मलाई गाउन मनपर्ने कार्यक्रमहरू त्यस्तो विशेष त केही छैन त्यसै पनि म गुनगुनाइ रहेको हुन्छु कोठातिर अथवा साथीभाइकोमा जाँदा र पनि अब ती कार्यक्रमहरकै बारेमा कुरा गर्नुपर्दा अब विशेष दिन हुन्छ जस्तै अब दसैँ तिहारमा देउसी खेल्दा हामी नाचगान गरेर रमाइलो गर्ने गर्छौँ साथै शिक्षक दिवस मनाउँदा भाषा दिवस मनाउँदा यस्ता कार्यक्रमहरूमा म गाउन एकदमै उत्सुक हुन्छु अथवा यी दिनहरूमा म गाउने गर्छु